हेलो तपाईँ को बोल्नुभएको ए तपाईँ ए तपाईँ हर्कमाया आन्टी हो ए म जलपाइगुडी डिस्ट्रिक्टबाट बोलेको है न्युज चेनलबाट तपाईँसँग अलिकति एकदुईवटा धर्म विषयको उयो जान्नु मन लागेर चाहिँ कल गरेको नि तपाईँहरूको उसमा चाडपर्वहरू कुनकुन मा मान्छ हजुर हजुर हजुर अनि अरू यो जस्तै हुन्छ नि होलीहरू है अनि हो हजुर

हजुर हजुर हजुर

हलु हजुर हजुर अन्त अनि तपाईँहरूकोतिर त्यो उयो राईको हुन्छ नि साकेलाहरू हौ त्यस्तोहरू पनि त सबै मान्छ होला हजुर हजुर हजुर ए हजुर हजुर हजुर हजुर हजुर आफ्नो आफ्नो हुन्छ नि है